धेरै वर्ष अगाडि हाम्रो गाउँमा कोदो धान मकै सबै रोप्ने गरिन्थ्यो अहिले हालैमा आएर अहिले त्यो खेतीहरू गर्न पनि छोड्यो अनि पहिले पहिले हाम्रो बाजेले भन्नुहुन्थ्यो धानहरूले नै एकवर्ष दुईवर्ष खानु पुग्नु खानु लाउनु पुग्थ्यो अनि मकै कोदोहरू बेच्दा पनि गर्थ्यो व्यापार गर्थ्यो भन्थ्यो अहिलकोहरूले अहिले त हालैमा अन्त कोदो धानहरूको अहिले हाम्रो गाउँमा नाम निसान पनि छैन अहिले सबले खेतीपाती भनेको यो गुवा अम्लिसो कुच्चोबारी अनि अलैँचीबारीहरू त्यतातिर लागेको छ अनि अहिले खेतीपाती त अहिले हाम्रो गाउँमा गर्दै गर्दैन र पहिले बाजेहरूले मकैहरू कोदोहरू खाएर धेरै लामो बाँच्नुभएको थियो उनीरूले अर्ग्यानिक चिजहरू खाएर अब हाम्रो टाइममा अब त्यति लामो बाँच्नु सकिँदैन होला कोही पनि अहिले अन्त हाम्रो घरमा अहिले मकै पनि रोप्दैन कोदो पनि रोप्दैन केही रोप्दैन पहिले बाजेहरू हुँदा मकै कोदो सबै बारीभरि हुन्थ्यो अहिले खाली गुवाबारी कुच्चोबारीहरू छ अनि अहिलेको मान्छेहरू फेरि अल्छी अल्छी अल्छी पनि गर्दै गयो खेतीपाती गर्नको लागि अनि यो अन्त हाम्रो केराबारीहरूतिर पहिलेतिर सागसब्जीहरू रोप्ने गर्थ्यो मलखाडीहरूतिर अहिले त त्यो पनि छैन अनि बाजेहरूले त पुरा तोरीबारीहरू यता धान अनि मकै कोदो अनि सागसब्जीहरू रोप्ने गर्थ्यो अहिले सबै सागसब्जीहरू किनेर खाने गर्छ र पहिलेको पहिलेको बाजेहरूले